मलाई चाहिँ रेसिपहरू धेरै पकाउनु मनपर्छ अनि कति कुरा त पकाउनु पनि आउँछ तर यो चिकन बिरियानी चाहिँ अलिक मैले पकाउनु सिक्दैछु यु युट्युब च्यानलतिर पनि हेर्छु कसरी पकाउने हो कसो गर्ने हो के गर्नुपर्ने त्यसमा चिकन बिरयानीको लागि अन्त मैले कतिपल्ट पनि सिक्दैछु तर पनि मलाई त्यस्तो आएको चाहिँ छैन होइन तर पनि म प्रयास चाहिँ यस एकदम गर्दैछु युट्युब च्यानलतिर हेरेर पकाउने गर्दैछु अरू त प्राय प्राय आयो होइन तर यो चिकन बिरियानी चाहिँ मलाई अलिक अप्ठ्यारो पनि लाग्दैछ किनभने त्यहाँनिर के हाल्नुपर्ने हो के गर्नुपर्ने हो यो चामल लाई चामलको अड्कल पनि त्यस्तो गर्नु आउँदैन होइन अन्तखेरि मसलाहरू के हाल्नुपर्ने हो कस्तो के गरेर पकाउने हो त्यसलाई भनेर चाहिँ मलाई त्यस्तो अड्कलै आउँदैन अन्तखेरि चाहिँ अप्ठ्यारो पनि लाग्छ अलिकति तर पनि म हेर्नु चाहिँ हेर्दैछु युट्युब च्यानलतिर कसरी गर्नुपर्ने त होइन के गर्नुपर्ने त्यसलाई भनेर चाहिँ त्यसको म प्रयासमा प्रयास गर्दैछु अन्त म त्यसलाई एकदिन मजाले हेरेर मजाले पकाउने गर्ने छु होइन त्यसलाई के कस्तो मसलाहरू हाल्नुपर्छ त्यो पनि म मजाले सिक्दैछु अनि एकदमै मलाई त्यसको चाहिँ पकाउने भनेर इच्छै होइन इच्छै छ अन्त त्यसको चाहिँ मलाई एकदम पकाउनु छ